हेलो हजुर हेलो हजुर बहिनी ए बादसाह भोग ए बादसाह भोग पनि छ कालो नुनिया छ कि तर अहिले एकदम दाम बढेको छ बहिनी बादसाह भोग र कालो नुनियाको आम्मम केजीको त अहिले यस्तै हजार बाह्र सय पर्छ हौ साह्रै बढ्यो साह्रै अति नै बढ्यो नु नुनिया नुनिया चाहिँ कालो नुनिया चाहिँ यस्तै आठ सय नौ सय छ ए यो अहिले यस्तै अब बहिनी भोट पनि आएर होला कि अब जिएसटी लागु गरेको होला भोट पनि आयो हो कारण त त्यही पऱ्यो होला त्यस्तै लाग्दैछ अब मलाई पनि त्यही कारण दाम बढाएर अब पुरानो स्टक पनि छ नि हेरिदिन्छु नि म तपाईँलाई चाहे हजुर ए तपाईँ सधैँ लानु हुन्छ नि त आइराख्नु भएको आलिकति डिस्काउन्ट गरिदिन्छु नि ल

अरू मोहन भोग छ हो बादसाह भोग त अब नुनिया चाहिँ उयो भइहाल्यो सफारीहरू छ थुप्रै छ हौ भेराइटिज आउनु होस् न यो रत्ना चामल छ रत्ना चामलहरू चाहिँ अब अलिकति कम्ती दामकै हो अन्त हजुर हजुर आउनु होस् न म एकदम उयो तपाईँलाई डिस्काउन्ट गरेर दिन्छु नि दुइवटै ल किनभने किनभने अहिले मान्छेले नि त्यही त्यही नै लाँदैछ हो बादसाह भोग र नुनिया चामलै लाँदैछ लानु त जिएसटी लागु गरे पनि यता जे भए पनि अब त्यही गरेर खाऊ खानु त मान्छेले हो लानु होस् न उनीहरूलाई पनि मैले त्यो मान्छेहरूलाई डिस्काउन्ट गरेर दिँदैछु हो तपाईँ झन् मेरो डेलीको कस्टमर डिस्काउन्ट गरेर दिउँला नि हजुर हजुर ए हजुर नानीको लागि हो भने त अलिक डिस्काउन्टै गरिदिन्छु नि बिचरा नानीहरू कालो नुनिया तपाईँलाई अब आएर हेर्नु होस् न हुनु त पुरानो स्टकमा छ कि बहिनी त्यो पनि आएर हेर्नु होस् न हजुर हजुर ए चामल त पुरानो स्टकको राम्रो छ हौ बहिनी मैले अस्ति खोलेर हेर्छु कि दुई तिनजना पुरानो स्टकको लाने भए पुरानो स्टक पनि खोल्दै हेर्दै गर्दैछु राम्रै छ हरे कस्टमरले मलाई दुई तिनजना ए राम्रै रहेछ पुरानो स्टकको भन्दै थियौ हुन्छ हुन्छ